हेलो बडी बोल्नु भएको हो बडी बोल्नु भएको हो ए हामी घुम्नु आउँ भनेको तपाईँहरूको जग्गामा कस्तो अहिले के कस्तो के छ धानहरू भयो कि भएन अहिले कस्तो छ तपाईँहरूकोतिर सिजन के को सिजन छ ए अनि दालहरू दालहरू रोपेको छ दालहरू रोपेको छ ए मजुरहरू पनि लाग्छ है ए मज् मजुरहरू त दामी देख्छ होला है

ए हजुर हजुर अनि मजुरहरू पनि हेरौँ भनेको रमाइलो छ है रमाइलो रहेछ है होम स्टेमा बसौँ भनेको अनि तपाईँहरूको गाउँलाई चाहिँ के नाम भन्छ ए बडा मङमायामा चाहिँ कहाँनिर होमस्टे छ ए हो ए त्यहाँनिर त्यहाँनिर छ है होमस्टे ए त्यहाँनिर मन्दिरहरू पनि छ ए यसो दर्शनहरू गर्नु पनियएसो दर्शनहरू गर्नु पनि हुन्छ

हजुर ए त्यहाँदेखि पेसोक चाहिँ कति टाडो हो ए पेसोकमा टीहरू पनि हुन्छ टी गार्डनहरू है छ हरे नि ए त्यता तपाईँहरूको गाउँ बडा मङमायामा चाहिँ स्विमिङ पुलहरू छैन ए निकै छ कि ए तपाईँहरूको घरदेखि चाहिँ अलिक कहाँनिर पर्छ स्विमिङ्ग पुल चाहिँ टाडै पर्छ कि नजिकै पर्छ ए हामी हामी अर्को महिनातिर आउछौँ भनेको नि

ए हुन्छ